मैले हालैमा किनेको सामानहरूमा मलाई सबसे ज्यादा मन परेको चाहिँ एउटा कुर्ता हो हो अनि मलाई यो कुर्ताको चाहिँ सबसे ज्यादा चाहिँ यसको रङ नै मन पर्यो र फेरि यसको क्वालिटी पनि साह्रै राम्रो रहेछ फेरि कतिवटा कपडाहरूको त यस्तो धुँदाखेरि फेरि कलरहरू जान्छ नि त तर यसको कलर नि जाँदैन रहेछ लगाउनु पनि साह्रै कम्फर्टेबल छ